सानो बहिनी अस्ति मैले कानमा लगाउने त्यो सुन जस्तो किनेर लगाएको थिएँ नि एक सय रुप्पेमा त्यसको त एक हप्ता नलगाईकन सब रङ उठेर खतम भयो त्यस्तो पाराले कसरी दोकान चलाउनु हामीले पैसा पनि उल्टा पाउने होइन अन्त कति महिनालाई चल्छ भनेर भनेको त्यो त केही काम लागेन कालो न कालो भयो रङ उडेर त्यो डुप्लिकेट सुन अब सुन जस्तो देखेर मैले लोभिएर किने त्यस्तो भयो त्यस्तो पाराले त दोकान चल्नु साह्रो पर्छ त बहिनी अबदेखि चाहिँ त्यस्तो कुरा नबेच्नु है डुप्लिकेटहरू अलिक राम्रो बेच्ने गर्नु पैसा लिए पछि